र विशेष जुन राज्यमा हामी बसोबासो गर्छौँ पश्चिम बङ्गाल राज्य र पश्चिम बङ्गाल राज्यमा स्वास्थ्य सेवा प्रणालीको यदि कुरा गर्न गएछ भने चाहिँ मलाई लाग्छ अहिले पनि धेरै गर्नुछ र त्यतिका जो हुनुपर्ने त्यो त्यो स्वास्थ्यमा त्यति सुधार आएको जस्तो लाग्दैन स्वास्थ्य प्रणालीमा र धेरै गर्नुपर्ने कामहरू नि अझै छ जस्तो हामीलाई लाग्छ र यदि मलाई मेरो यो विचार पोख्नुपर्यो भने चाहिँ म यसको पचास पचास भेल्यु फिफ्टी फिफ्टी पर्सेन्ट चाहिँ म दिएर चाहान् सक्छु किनकि अहिले पनि राज्यले धेरै कामहरू गर्नुछ स्वास्थ्य विषयमा अझै पनि धेरै नयाँ नयाँ चिजहरूमा जोडेर है जनसाधारणको सुविधा दिनु जरुरी छ र प्रणालीको सामर्थ्य भन्दाखेरि चाहिँ स्वास्थ्य प्रणालीको सामर्थ्य धेरै चिज गर्नुछ जसरी पश्चिम बङ्गाल सरकारले धेरै डिपार्टमेन्टहरू बनाएको छ है नजदिकको स्वास्थ्य केन्द्र र लगायतको त्यहाँ बस्ने स्वास्थ्य केन्द्रमा बस्ने कार्यकर्ताहरू दिदीबहिनीहरू हुनुहुन्छ है आसा हुनुहुन्छ एएनएम हुनुहुन्छ जेएनएम हुनुहुन्छ जे पनि जस्तो जो जो एउटा स्वास्थ्य विभागको जो कर्मचारीहरू बनाएको छ र उहाँको कर्मको साथ साथमा धेरै चिजहरूको कम कमी कमजोडी हामी देख्नेगर्छौँ है अँ जसरी अपडेट हुनुपर्ने जसरी अपडेट हुनुपर्ने त्यो अपडेट छैन है जसरी त्यो एउटा स्वास्थ्यको रूपमा जो अस जागरुकता ल्याउनुपर्ने है जनसाधारण त्यो छैन र जनसाधारणमा जनसाधारण त्यतिकै हुनु त अब यो सोच्नुपर्ने जनसाधारण जनसाधारण हुने हामी यस्तै व्यक्तिहरूको पनि यहाँ दोष छ हामी पनि कतिवटा चिजहरू हामीहरूले पनि त्यसलाई सही ढङ्गले त्यसको साथमा हामी हिँड्दैनौँ है सरकारले जुन एउटा स्वास्थ्य केन्द्रले जुन र स्वास्थ्य प्रणालीले जुन त्यो एउटा दिएको हुन्छ गाइडलाइन भनौँ है त्यो गाइडलाइनको हामी बाटोमा हामी हिँड्दैनौँ है कतिवटा चिजहरूको कमी पनि छ र विशेष अहिले हेर्नुगएछ भने चाहिँ धेरै धेरै सानो सानो जस्तो कि म भुक्तभोगी छु म भुक्तभोगी छु म आज यहाँ भन्न गइरहेको छु कसरी भन्दाखेरि चाहिँ मेरो मिसेस लास्ट उहाँको जो डेलिभरी भयो त्यसको बादमा जुन सरकारले दिने जो भ्याक्सिन भन्छौँ हामीहरू है जो टिका टिकाकरण त्यो टिकाकरण कुनै दिन पनि हामीले सही ढङ्गले पाएनौँ है र काहीँ कहीँ न कहीँ केही कमी केही कमजोडी है जुन समय एउटा भ्याक्सिनको एउटा समय पिरियड हुन्छ त्यो समयमा त्यो भ्याक्सिन पाएको छैन कसरी भन्दाखेरि अब आज स्वास्थ्य प्रणालीले यदि आज एउटा सिस्टम बनाएको छ आज यो डेढ महिनामा यो यो भ्याक्सिनहरू लगाउनुपर्ने है यो अढाई महिनामा यो भ्याक्सिनको साढे तिनमा यो लगाउनुपर्ने नौ महिनामा यो लगाउनुपर्ने तर त्यो सबै बिचमा त्यो टिकाकरणहरू त्यो बच्चालाई भएको छैन आज डेढ महिनामा लगाउने सुई हामीले साढे तिन महिनामा चार महिनामा है कहिले अढाई महिनामा अलिकति छिटो भन्दाखेरि यसरी हामीले लगाउने गर्दैछौँ कसरी हुनुसक्छ किनकि त्यो पिरियडमा नै त्यो बच्चाको ग्रोथ हुन्छ त्यही पिरियडमा नै त्यो बच्चालाई बाहिरब बाटाको जो बाहिरबाट आउने जो हुन्छ नि जो लाग्नुपर्ने भाइरसहरू उसलाई नलागोस् है त्यो बिमारी नलागोस् नपक्डियोस् भनेर नै त्यो स्वास्थ्य प्रणालीले त्यो बनाएको हो नि त त पनि त्यसमा धेरै कमी कमजोडी छ कुनै पनि समयमा त्यो भ्याक्सिन वा टिका लाउनु पाइँदैन त्यो एउटा एउटा एक्जाम्पल एउटा सानो एक्जाम्पल है र दोस्रो कुरो फेरि हेर्नु जाँदाखेरि चाहिँ अहिले विशेष जुन ब्लकमा हामी बस्दैछौँ जुन जग्गामा हामी बस्दैछौँ कालचिनी यस जग्गामा आहिलेको वर्तमान समयमा डेङ्गी रोग यति फैलिएको छ यति फैलिएको यहाँ केको कमी हो या हामी जनसाधारणको कमी हो या त हाम्रो सरकारको जो हाम्रो जो स्वास्थ्य प्रणाली सेवा प्रणाली जो छ त्यसको कमी कमजोडी हो यसलाई हामीले ध्यान राख्नुपर्ने हो किनकि कहीँ न कहीँ त्यो मानिसहरूमा त्यो ज्ञान नपुगेर मानिसमा त्यो सजगता नपुगेर है त्यो हुनुपर्ने त्यो बिमारीको रोकथामको दबाईहरू नपुगेर हुन्छ र त्यो कतिवटा हामीहरूले जो रोकथाम गर्नुपर्ने चिजबिजहरू जनसाधारणलाई नपुगेको कारणले गर्दा हुनुसक्छ यस्तो धेरै धेरै कमी कमी कमजोडी छन् जसको भुक्तभोगी यही साधारण जनताहरू भइरहेको छन् है कसैको परिवार नास भइरहेको छ कसैको परिवारमा धेरै ठुलो बज्रपातझैँ समस्या लागिरहेको छ यस्ता धेरै धेरै कुराहरू छन् जान्नुपर्ने हो र लाग्छ कि पश्चिम बङ्गाल सरकारमा स्वास्थ्य सेवा प्रणालीमा अहिले पनि धेरै सुधारहरू ल्याउनुपर्ने धेरै कार्यहरू अझै गर्नुपर्ने अझै स्वास्थ्यको रूपमा सजगता सजगता ल्याउनुपर्ने जरुरी छ किनकि आज यदि कुनै पनि राज्यको हुँ है कुनै पनि देशको सारा विश्वको यदि प्रगति गर्नु छ भने चाहिँ पहिला हामीले प्रथमचोटि चाहिँ स्वास्थ्यमाथि नै ध्यान दिनु जरुरी छ किनकि स्वस्थ हामी छौँ भने नै हाम्रो स्वस्थ शरीर बस्नेछ स्वस्थ मन भने बस्नेछ र स्वस्थ मन बसे नै स्वस्थ विचारहरू आउने छ तब गएर हामीले केही गर्न सक्नेछौँ त्यही छ र मेरो विचार हो यहीँ समाप्त